किरण अङ्कल तपाईँहरूको बाको फास्ट फुडमा सुपहरू केही पाउँछ म आज क कर्स्याङ जानु भनेको कि अनि मेरो साथी स्नेहालाई सुप भन्दै थियो तपाईँहरूकोमा पाउँछ भने मलाई मजाले प्याक गरेर दिनुहोस् न मलाई मुख माथि पुग्नु एक डेढ घन्टाहरू लाग्छ त्यतिसम्म तातै बसोस् भनेर त्यसले खाओस् भनेर तातै प्याक गरिदिनुहोस् न